माइजू हेलो के गर्नु हुँदैछ ए सुन्नु नि म तपाईँलाई उयो भन्नुको लागि एउटा सल्लाहको कुरा भन्नुको लागि फोन गरेको कि त्यो के अरे उता योपालि अस्ति पनि घुम्नु जानु पाएनँ मान्छे खसेको खसेको आफ्नो मान्छे अन्त अब यो आउने हप्ता चाहिँ जुम्न कतै घुम्नु भनेर नि तपाईँहरूको घर हाम्रो घर अमिना दिदी हो अन्त कसलाई वाणी दिदीलाई भन्छु एक घर चार घर मिलेर जुम्न भन्नुको लागि नि उता के ह अरे कुचबिहार जुम्न भन्नुको लागि हौ के गर्ने जाने जाउँ त्यो गाडीहरू पनि मैले सोधेको छु हामी तेह्र चौधजना भयो भने चाहिँ ठुलै गाडी लैजाउँ सवारीहरू हो अन्त त्यो गाडीको नम्बर पनि मैले ल्याइरहेको छु अन्त भाडा पनि म मिलाइदिन्छु नि बहिनी भनेको छ हो अन्त त्यहाँ कुचबिहारमा चाहिँ कोचेमेचेको दरबार जुम्न हाम्रो राईहरूको पनि राईहरूले पनि हेर्नु भन्छ एउटै दाप हो भन्छ कोचेमेचे हो अन्त चाहिँ जाउँ हो अन्त खानाहरू चाहिँ अब हामी कहिले गएको छैन उता होइन के पकाएर लानु के बाकेर लानु अन्त उता के पाउँछ थाह पनि छैन उयो गरौँ न घरबाटै पकाएर लैजाउँ न ल हजुर हुन्छ उयो गरौँ न जस्तो तपाईँले रोटी र सब्जी लोग्यो भने म चाम्रे आलुको चोखा बोक्छु हो अन्त अमिना दिदी नभए वाणी दिदीले मासुहरू बोकोस् अन्त चानाहरू लानुपर्छ अन्त उयो पनि लैजाउँ न यसो बियरसियर पनि लोगिराखौँ हो अन्त त्यहाँदेखिको चाहिँ त्यहाँ घुमेर अब गाडी लोगेर गयो भन् त बेलुका जतिबेला फर्किँदा पनि भयो नि त होइन डर हुँदैन त्यस्तो तर बिहान अलिक छिटो जानुपर्छ अरे माइजू नभए भ्याउँदैन अरे पुरा टाइम लाग्छ झन्डै यहाँबाट कोनि कति घन्टा लाग्छ भन्दै थियो कि अन्त गएर सायद त्यो एउटा दरबार मात्रै होला हौ त्यहाँ घुम्ने ठाउँ पनि त्यो चाहिँ त्यो इतिहास किताबहरूतिर पनि पुरा छन् त कोचेमेचेको दरबारको बारेमा कि अन्त हर्सी र उता बरु गैरिबासबाट काव्यलाई पनि बोलाउनु हो अन्त सुजान दिदी पनि आयो भने हुन्छ हामी तिनचार घर मिलेर जाउँ न ल त्यही भन्नुको लागि फोन गरेको म वाणी दिदी अमिना दिदीलाई पनि भन्छु तपाईँ पनि एकताल भन्नु नि उमाले यस्तो यस्तो भन्दै थियो घुम्नु जानु के गर्नु घुम्नु जाने भए जाउँ भनेर चाहिँ भन्नु नि ल म पनि फोन गरेर भन्छु कि ए ल हुन्छ मामालाई पनि भन्नु सबै परिवारै जाउँ न हुन्छ माइजू राखेँ ल